मेरो स्कुलमा चाहिँ लाइब्रेरी थियो होइन अन्त मैले सान सानोमा चाहिँ के के पढेँ भन्दाखेरि गो थ्री बियर्स विथ गोल्डन डक्स स्नो ह्वाइट अनि एउटा डिटेल रेड राइडिङ हुड जसमाथि चाहिँ अब जसमा चाहिँ अब सबै नानीहरूले चाहिँ अब यही बुक्सहरू यो चाहिँ बेसिक चिजहरू हो बेसिक त्यो स्टोरीमा चाहिँ बेसिक अब जो जो अब भर्खर अब पढ्ने स्टार्टिङ एजहरू हुन्छ यो तिनवटा बुक चाहिँ अब उनीहरूलाई दिन्छ होइन अरू थुप्रै बुकहरू थियो जस्तै कार्टुनको त्यो एउटा नडी भन्ने बुक थियो त्यो नडीको केकेहरू देख्थ्यो तर मैले चाहिँ तिनवटा बुक मात्रै पढेँ अन्त मेरो लाइब्रेरीमा पनि थियो थुप्रै होइन त्यति पढेँ